प्रख्यात स्थानीय खानाहरू भने चाहिँ नेपालीको चाहिँ ढिँडो सेलरोटी मोमो अन्त किनेमा गुन्द्रुकहरू हन्छ है अन्त यो यो सबै खानाहरू चाहिँ सिलगढीमा चाहिँ एउटा रेस्टुरेन्ट खोलेको छ है थकाली भान्सा भन्ने त्यहाँ सबै कुरा पाइन्छन् एकदमै लोकल खानाहरू पाइन्छ है त्यहाँ चाहिँ त्यहाँ चाहिँ गएर चाहिँ अब त्यो खानाहरू खाएपछि चाहिँ एकदम घरमा खाएको जस्तो फिल हुन्छ है